के गर्दै छ बसिरहेछु तिमी

कहाँ त कहाँ जाने त अँ तिमी गएका छौ हेलो अँ तिमी गएका छौ अँ जाऔँ न त कहिले जाने ल भोलितिर कति बजेतिर जाने त

हाँ ल दस बजेतिर निस्किऔँ न त नेपाली ढाबा के के पाउँछ त्यहाँ कति पर्छ त है महँगै छ बिरयानीहरू पाउँदैन ए चाम्रे भातहरू खानु जाने हामी वहाँ बिरुपाडा साह्रै मिठो हुन्छ क्या हो तिमी त तिमी त साह्रो जानु खोज्यो त तिम्रो त्यहाँ चाम्रे भात गुन्द्रुकको अचार ल त ज् जाऔँ न त भोलि हैन को को जाने त तिमी म साथीहरू बोलाउ न तिम् म पनि जाऔँ ल त ल त

केमा जाने त

राम्रै छु तिमी हेलो हेलो